नागरिक सुरक्षा प्रदान गर्न कानुनले आफ्नो व्यवस्थामा सधैँ जागरूक रहन पर्छ कुनै पनि घटना हुन गए त्यसको चाँडोभन्दा चाँडो छानबिन गरेर दोषीलाई कडाभन्दा कडा सजाय दिन पर्छ जसमा अरू अपराधीहरूले त्यसबाट केही गर्नुभन्दा अघि दस पल्ट सोच्न सकोस्